भाँडा कुँडा धुने प्रक्रियाबारे बताउनु पर्दा अब दसैँ तिहार चाड बाडहरूमा गाउँ घरतिर अथवा सहरमा पनि घरमा आमा दिदी बहिनीहरूद्वारा घरमा भएको काँसको तामाको पित्तलको भाँडा कुँडाहरूलाई टलक्क टल्काएर झलक्क बनाएर सजाएर राख्न एकदमै मन पर्छ र तेल लागेको भाँडा कुँडा सफा गर्न पहिले पहिले गाउँ बस्तीतिर त अहिले पनि कालो साबुनकै प्रयोग गरेको ज्यादा देख्न सकिन्छ तर सहरतिर भने भिम बार डिटर्जेन्टहरूको प्रयोग गरिन्छ